ए म टुरिस्ट बोलेको कि यता घुम्नु आउँ भनेर नि अन्त तपाईँहरूकोमा चाहिँ कुन कुन होमस्टे छ सोध्नुको लागि नि म यो हप्ताभित्रमा चाहिँ आउँ भनेको अनि यसो सोधेको नि त्यहाँ के भन्छ होमस्टेहरू चाहिँ कुन चैँ कुन चाहिँ छ अन्त कतिको अब राम्रो छ त्याँ बस्ने सुबिधाहरू भनेर नि फोन गरेको नि ए हजुर उयो स्विमिङ पुलहरू पनि छ होला ए खोलाहरू घुम्ने जग्गा पनि राम्रो छ होला है ए हजुर हजुर डेलो चाहिँ कस्तो छ होला डेलोहरू चाहिँ

ए ए हजुर हजुर ए हामी मोयो हप्ताभित्रमा मो तपाईँलाई कन्फर्म गर्छु नि अन्त हाम्रो छ सातजानाको ग्रुप छ हो बस्दै त्यहीँ अउने आउनुको लागि ए हुन्छ त्यहाँ उयोहरू त त्यहाँ दोकानहरू त अँ सुविस्ताहरू त छ होला है टाढोहरू त जानु पर्दैन होला ए हुन्छ त्यसो भने म यो हप्ताभित्र उसमा फोन गर्छु नि तपाईँलाई कन्फर्म गर्छु अनि हाम्रो सातजाना जस्तो छ म लिएर आउँछु नि हजुर हजुर हुन्छ हुन्छ म हुन्छ